हाम्रो ठाउँमा चाहिँ माछा मार्नेको कुनै जात छैन सबैले नै मार्ने गर्छन् र सबै नै साथ साथमा नै बस्छ र माछा मार्ने समुदायले मनाउने त्यस्तो केही चाढहरू पनि छैन सबै यहाँनिर एकै समुदायका छन् र त्यो छुटिएको कोही पनि छैन